हामी त डाइबिटिजको दबाईको लागि त हामी त घरमा त युज गर्दाखेरि त कोही बेला कसैले के भन्छ कडी पत्तालाई पनि ल्याएर घरमा मजाले पिसेर त्यसको रसहरूलाई पनि हामी युज गर्छुौँ कोही बेला कोही बेला हामी निम पत्ताहरूलाई युज गर्छौँ र कोही बेला चाहिँ हामी यो एलोबेराको जुन जेलहरू हुन्छ त्यसलाई पनि हामीले ल्याएर घरमा राम्रोसँगले धोइ धाइ गरेर बनाएर हामी त्यसलाई पनि खाने गर्छौँ थुप्रै थुप्रै चिजहरू हामी गाउँमा पनि म डायबिटिजको उपचारको लागि त युज गर् गरिन्छ तर अब पर्सनल्ली अब बेसी चाहिँ हामीले चाहिँ अब यसलाई चाहिँ कडी पत्तालाई नै हामी गाउँमा बेसी चाहिँ युज गर्ने गरेको छौँ